हेलो तपाईँ काशी दोकानको मालिक हुनुहुन्छ तपाईँकोबाट मैले अस्ति सामानहरू लिएको थिएँ जुन चाहिँ चियरहरू र त्यो चियरहरू एकदमै राम्रो लाग्यो खुसी लाग्यो लास्टिङ हुने खाल्कोहरू रहेछ पलिस पनि दामी रहेछ एकदमै लास्टिङ हुने खाल्को सामान तपाईँले राख्नुभएको रहेछ एकदमै राम्रो रहेछ र आउने दिनमा आउने समयहरूमा फेरि पनि म तपाईँकोबाट म सामानहरू धेरै धेरै ल्याउनेछु एकदमै खुसी लाग्यो र अरू सामानहरू पनि म पछाडि बादमा म ल्याउनेछु एकदमै खुसी लाग्यो तपाईँको सामानहरू